खुल्ला पा खुल्ला पानीमा पौडी खेल्दा चाहिँ एकदमै सुरक्षा हुने उपयोगहरू चाहिँ के के हो भन्दाखेरि हामीले जहिले पनि पानीमा पौडी खेल्नु आँट्छ राम्ररी हेर्नुपर्छ त्यसमा ढुङ्गाहरू हेरेर राम्ररी के के समानहरू छ र हामीलाई के ले घाउ हुँदैन जेले चोटपोट लाग्दैन त्यो चाहिँ हामीले हेर्नुपर्छ र पा पौडी खेल्दा चाहिँ पौडी खेल्दा चाहिँ हामीले ट्युबहरू युज गर्नुपर्छ र पानीमा पौडी खेल्नुभन्दा अगाडि र तपाईँहरूलाई पौडी यदि पौडी खेल्नु अब कतिजना हुन्छ डराउने उनीहरूलाई पनि ट्युबहरू लगाइदिएर अनि त उनीहरूलाई मजाले लाइफ ज्याकेटहरू लगाएर चाहिँ अलिकति भए पनि प्र्याक्टिसहरू गराउँदै यसरी खेलायो भने चाहिँ धेरै राम्रो हुन्छ र धेरै मान्छेहरू अब स्विमिङप्रति पुरा ध्यान दिन्छ र उनीहरूको लागि पनि एउटा कुरो भनिदिँदैछु कि जहिले पनि स्विमिङ खेल्नुभन्दा अगाडि आफूले हेर्ने खोलामा होस् चाहे तिमी स्विमिङ पुलमा गएर खेलेको होस् या आफू आफूभन्दा अब डिपै हुन्छ तर आफूले याद गर्नुपर्छ र ट्युबहरू लगाउनुपर्छ आफू आफूले आफ्नो बोडीलाई केयर गर्नुपर्छ र सुरक्षित हुन्छ अनि त त्यसरी नै पौडी खेल्दा खेल्दा प्र्याक्टिस गर्नुपर्छ र धेरै प्र्याक्टिस गरेपछि चाहिँ हजुर सिक्नुहुन्छ र खुल्ला पानीमा पौडी खेल्दा चाहिँ पानी चाहिँ यति फोर्सले आएको हुन्छ नि खोलामा पानी र आफूले हेरेर स्विमिङ गरेर काट्नुपर्छ अनि त धेरै चिप्लो चाप्लो ढुङ्गाहरू हुन्छ ती ढुङ्गालाई पनि एभोइड गर्नुपर्छ कि आफूले जतिसक्दो त्यो ढुङ्गाको छेउमा नजाउ ढुङ्गाहरू कत्रो ठुल्ठुलो हुन्छ त्यसबाट आफू बाँच्नुपर्छ निकै ठुलो समस्याहरूबाट बाँचिनुपर्छ किनभने पानीले त एकदमै स्पिड धकेलेको हुन्छ नि त पौडी खेल्दाखेरि र आफूले पनि प्र्याक्टिस हुनुपर्यो र बोडी ब्यालेन्सिङ मजाले गर्नुपर्छ आफ्नो सुरक्षाको लागि धेरै ख्यालहरू राख्नुपर्छ र स्विमिङ खेल्नुपर्छ र सबै यदि सबैको लागि भनेको हो यो चाहिँ र सुरक्षित हुनुको लागि खुल्ला पानीमा चाहिँ खेल्दाखेरि जहिले पनि याद गर्ने आफूले कहाँ कहाँबाट आफूहरू बाइचान्स पानी बढेर बगिहाले भने कहाँबाट तिमी बाँच्ने र कसरी यो गर्ने आफ्नो बोडीलाई सेफ गर्ने हो त्यो चाहिँ नि हेर्नुपर्छ